हामी स्कुल पढ्दाखेरि चाहिँ हामी साँझको ट्युसन चाहिँ गर्न जान्थ्यौँ तर धेरै ठुलो क्लासमा पुगेर जस्तो कि अब नाइन भयो टेन भयो त्यति बेला मात्रै पुगेर हामी साँझको ट्युसनमा जान्छौँ जान्थ्यौँ र अब अहिलेको समयमा नानीहरू चाहिँ सानो क्लासदेखि नै केजीदेखि नै वानदेखि नै टुदेखि नै ट्युसन जोइन गर्छन् र यसले गर्दा चाहिँ यो हुन्छ कि अब सानोदेखि नै नानीहरू सेल्फ डिपेन्डेन्ट हुँदैन अब केही पनि कुरा सोध्नको लागि जान्नको लागि अब उनीहरू अब कसैको माथि डिपेन्ड हुन्छन् अब केही सिक्नु पऱ्यो भन्दाखेरि पनि अब ट्युसन टिचरको माथि ट्युसन टिचरको माथि डिपेन्ड गर गरिराख्छन् र हाम्रो टाइममा चाहिँ अब हामीलाई अब के जान्नु सिक्नु थियो भन्दाखेरि हामिहरू पहिला प्रयास गर्थ्यौँ कि अब हामी अब कसरी यो कुरा गर्ने हो र कसरी के गरेर अब यसको यसको एन्सर खोजेर निकाल्ने हो भन्दाखेरि अब हामी पहिला आफै प्रयास गरेर अनि मात्रै हामी आफ्नो टिचरहरको टिचरहरूसँग गरेर सोध्थ्यौँ र अहिलेको नानीहरू चाहिँ अब त्यस्तो खालको छैनन् र ट्युसन चाहिँ अब मैले यस्तो सोच्छु कि ट्युसन चाहिँ अब नानीहरूलाई अलिक ठुलो क्लासमा गएरै दिनुपर्ने हो अनि त्यो राम्रो हुन्छ